मेरो ऐतिहासिक घटना चाहिँ अब सिक्स्टी एटको अठसट्ठी सालको पहि भल पहिरो अनि अहिले हालैमा भएको चार अक्टोबर यो तेइसको यो चाहिँ एकदमै ऐतिहासिक घटना हो यो भुलेर पनि भुल्न नसक्ने कुरो हो हुन त अब अ अहिलेको चाहिँ यो घटना चाहिँ अब खोलाको लाइन मात्रै अब बिग्रिएर गएको हो अठसट्ठी सालमा चाहिँ तपाईँको यति साह्रो डरलाग्दो भएको कि तिन दिन तिन दिन तिन रात पानी परेर एकदमै पानी पर्यो डरला डरलाग्दो तिन दिन तिन रात पानी परेर त्यहाँदेखि चारदिन यो बुधवारदेखि परेको थियो अठसट्ठी सालमा पानी बुधवार बिहीवार शुक्रवार तिन दिन तिन रात लगातार पानी वर्षा भयो र शुक्रवारको भोलिपल्ट शनिवारको बिहान चाहिँ उठेर हेर्दाखेरि चाहिँ पानी रहेको थियो एकदमै लथालिङ्ग क्याउ चारैपट्टि नक्सा कोरेको जस्तो यो पेसोकको पाखा यो कालिम्पोङको पाखा भयो चारैपट्टि सेतै सेतै त्यो धर्का कोरेको जस्तो देख्ने पारी सिक्किम देखिने यहाँबडाट जति जति देखिन्छ त्यहाँतिर पनि पहिरै गएको मात्रै देखिन्थ्यो धेरै मान्छेहरू मरे त्यतिबेला यो कालिम्पोङमा यो अहिले कर्ण नेपालीका स्कुल भन्छ त्यहाँ घिरलिङ स्कुल भन्थे घिरलिङ घिरलिङको नाम थियो नेपालीमा पछाडि गुरुज्यूले त्यहाँ स्कुल बनाउनु भयो त्यो जग्गा किनेर त्यसलाई त्यहाँबाट त्यसलाई घिरलिङ स्कुल पनि भनिन्छ अहिले पनि कति पुराना मान्छेहरूले घिरलिङ स्कुल भन्छ त्यो एघार माइलको स्कुललाई प्रणामी वालिका मन्दिरलाई अन्त त्यति बेला त अब एकदमै डरलाग्दै हो नि अब टिस्टा खोला यति साह्रो डरलाग्दो बाढ आएको थियो बाढ आएर त्यो पुरानो त्यो बडा पुल थियो त्यो चाहिँ ब्रिटिस टाइममा बनिएको धेरै अगाडिको दुई सौ वर्ष अगाडि लगभग बनिएको होला त्यो पुल जस्तै कोरोनेसन ब्रिज छ है तल बाघपुल त्यो र त्यो चाहिँ अब एउटै टाइममा बनिएको रहेछ अब हामीलाई त थाह छैन धेरै अगाडिको कुरा रहेछ अन्त त्यो भल पहिरोहरू रुख पात बगाएर टिस्टा खोलाले ल्याउँदा चाहिँ त्यो पुलमा बार जस्तो लागेछ क्याउ बार जस्तो लागेर चाहिँ पानी ब्लक भएर भरिएर अब कहाँसम्म मल्लीसम्म पुग्यो होला पर बेनी माइबेनी टार थियो त्यति बेला त्यहाँ दुई तिन घर मान्छेहरू बस्थे त्यति बेला यहाँ हाम्रै बस्नेत बाजेहरू त्यहाँ बस्नुहुन्थ्यो त्यति बेला त्यो पानी भरिएर चाहिँ पुल भाँचिएछ पुल भाँचिएर ह्वात्तै बग्दाखेरि चाहिँ उहाँहरूलाई पनि सोहोरेर सबै लग्यो उहाँहरू चाहिँ अब मुस्किलले बाच्नुभयो दुई जाना चाहिँ त्यहाँ त्यो खोलाले त्यति बेला पनि लगेको हो उहाँको नाती भतिजीहरू दाजुको छोरीहरू दुईजनालाई चाहिँ त्यो खोलाले लग्यो टिस्टातिर पनि धेरैजना लग्यो धेरै ठाउँमा धेरै मान्छे मर्यो त्यति बेला त है अन्त यो अब बिर्सिसकेको थियौँ हामीले त धेरै समय पछाडि अब आज लगभग पचपन्न वर्ष पछाडि भनौँ पचपन्न छपन्न वर्ष पछाडि यो हालैमा भएको यो टिस्टाको दुर्घटना यो चाहिँ अब आ हाम्रो आँखाले देखेको कुरो यो चाहिँ एकदमै अचम्म अचम्मित कुरो हो यो प्रा प्रकृतिको प्रकोप अब यसरी हुँदो रहेछ यो यस्तो प्रकृतिक प्रकोप आएपछि अब मान्छेलाई धेरै ज्यानमालको क्षति हुँदो रहेछ धेरै धेरैजनाले अब आफ्नो शाखासन्तान गुमाउनु भयो यहाँ सिक्किमतिर धेरै धेरैजनाको एकदमै जिरो पइन्टमा ल्याएर उभ्याइदियो घरबार जग्गा जमिन केही छैन अब बस्ने ठाउँ छैन खाने केही छैन सबै सामानहरू सबै स्वाहा बनाएर लग्यो त्यो अठसट्ठीमा त झन राति सुतेको बेलामा कतिजना अब भल पहिरोले पुरिएर त्यतिकै मर्यो यो अघि मैले भन्दै थिएँ घिरलिङ स्कुल भनेर त्यहाँ घिरलिङ बनाउँथ्यो त्यहाँ त झनै बिस बाइसजना कति मान्छे पुरिएको जग्गा हो त्यहाँ माथिबाट एकदम माथि डेलोको पा माथिबाट पहिरो आएर तिर्पाई डाँडा माथिबाट पहिरो आएर चाहिँ त्यो भेलले यहाँ मान्छे धेरैजना पुरेको छ अहिले हालमा चाहिँ त्यहाँ प्रणामी वि विद्यामन्दिर भनेर अहिले हायर सेकेन्डेरी स्कुल छ र अचम्म कुरो चाहिँ यही लाग्यो मलाई